रेडियो चाहिँ है मैले पहिला सुन्ने गर्थेँ तर अहिले रेडियो म प्राय सुन्ने गर्दिन र अहिले मैले टिभीमा हेर्दाखेरि टेलिभिजन भनिन्छ टेलिभिजन हेर्दाखेरि चाहिँ मैले एउटा मन पराउने टेलिभिजनको म उयो चाहिँ प्रेमी चाहिँ म क्राइम पेट्रोल हेर्छु है क्राइम पेट्रोलमा चाहिँ तपाईँको यस्तो हुन्छ भएकै घटनालाई त्यहाँ एउटा कथा बनाएर रियालिटी घटनाहरूलाई घटेको कुरोहरू देखाइन्छ र त्यही कारणले गर्दाखेरि म टेलिभिजनको चाहिँ म एउटा हेर्दाखेरि चाहिँ क्राइम पेट्रोल हेर्ने गर्छु